विशेष खेलकुदले हामी मानिसहरूको लागि चाहिँ तनावमा राहत दिने काम चाहिँ एक नम्बर गर्छ किनभने खेलकुद मानिसहरूले खेल्यो भने चाहिँ हाम्रो विशेष गरेर शरीरहरूमा ठिकसँगले हाम्रो क्सरसाइजहरू पुग्ने गर्छन् यसरी एक्सरसाइजहरू राम्रो भएमा हाम्रो शरीर ठिक बस्छ र हामी समयमा सुत्ने समयमा निन्द्रा आउने गर्छ यसरी समयमा सुत्यो र भने हाम्रो स्वास्थ्यमा त्यसै पनि सुधार आउँछ र स्वास्थ्य सुधार आयो भने हामीलाई हाम्रो मानिसहरूमा धेरै नै स्वास्थ्यको राहत र स्वास्थ्य राहत र स्वास्थ्य राम्रो हुने गर्छ